हेलो ए निता राई म तिमीहरूको स्कुलको प्रिन्सिपल बोलेको गुड इभिनिङ ए होइन अब तिमीहरूको क्लास टुवल्भको इक्जाम आउनु आँटेको छ हो अन्त बेस्ट विसेसको लागि पनि फोन गरेको तिमी त राम्रो स्टुडेन्ट छौ है अन्त क्लास टेनको इलेभेनको मार्क्सहरू पनि एकदमै राम्रो छ तिम्रो त हो टुवल्भमा पनि राम्रो गर्नु अन्त फर्दर स्टडीको लागि चाहिँ अब तिमीले साइन्स ब्याकग्राउन्ड लि चुज गरेको छौँ अहिले नै हो अन्त उएसको लागि सिधै नर्सिङहरू ट्राई गरिहाल्नु ल टुएल्भको रिजल्ट हजुर अँ त्यस्तै गर्नु ल सिधै अब तिमी त बिए सिधै बिएस्सी गर्नु हो जतिसक्दो चाहिँ गभर्मेन्टमै ट्राई गर्नु गभर्मेन्टमा भयो भने तिम्रो जति सक्दो त अब ओबिसीको उएसमा पनि छ तिम्रो होइन अन्त त्यो क्याटोगोरीमा पनि आउँछ त्यसले गर्दा राम्रो हुन्छ गभर्मेन्टमै गर्नु या भएन भने चाहिँ उएसमा प्राइभेटमा भए पनि गर्नु ल अँ तिमी त्यही त साइन्स पनि साइन्स ब्याकग्राउन्डमा पनि छ तिमी त हो त्यही गर्नु नि ल अँ हुन्छ ल ल अल द बेस्ट